हेलो ए दाजु खोइ अलिक मलाई टिभी किन्नुलाई अलिक सोख आयो टिभी किनौँ भनेको के गर्नु हो दाजु साह्रै अल्छी लागेर हो दाजु हवस् हजुर खोइ टाइमपासै केही छैन यता गए नि हुँदैन उता गए नि हुँदैन यसो टिभी चाहिँ किनौँ भनेर नि के गर्नु हो दाजु तपाईँलाई एकखेप सल्लाह मागेको अब किन तपाईँले किन्नु भन्यो भने ठिकै छ अब नकिन्नु भने पनि ठिकै छ किनभने किनौँ भनेर नि होइन नि दाजु यसो टाइमपास हुन्छ कि भनेर हौ

त्यही भएर के भयो हजुर भन्नुहोस् अब खोइ अलिक राम्रै किनौँ भनेको कत्रो साइजको किन्नु हो त्यही त बाइस बाइस इन्चको किनौँ भनेको खोइ के गर्नु गर्नु ए हेर्नुपर्छ हो दाजु अब बजारमा गएर कुन राम्रो छ क्वालिटी अब इन्डियनकै राम्रो हुन्छ भन्छ चाइनिस त खोइ के गर्नु है अब इन्डियन यसो राम्रो हेरेर किन्नु भनेको अलिक होइन हो दाजु तपाईँलाई यसो अब त्यो साइज पनि कत्रो किन्नु हो अन्त यो अलिक सघाइ दिनुहुन्छ कि भनेर हो

अब आज कति तारिख हो म भयो भने चाहिँ सात आठ तारिख जाउँ भनेको हजुर त्यही अलि स्यालेरी पनि हालि मागि रहेको छु कि त्यही भएर हो अन्त अलिक पुग्दैन होला भनेर अलिक तपाईँलाई नि थपि माग्नुपऱ्यो भनेर नि छ कि छ कि तपाईँकोमा त्यही भएर हजुर हजुर त्यही भनेर नि अलिक पाहुना पात आउँदा नि अलिक बोरिङ हुन्छ त्यही भएर किनीराखेँ भने अब ढुक्कै हुन्छ नि त अब यसो है छ भन्छ पाहुना पातले पनि यसो राम्रै किनेको रहेछ है भन्ने एउटा चाहिँ हुन्छ नि ल्याइराख्नु पऱ्यो भनेर नि ठु ठुलै किनौँ न है अनि अब के ग राम्रै ल्याउनु पऱ्यो गए पछि होइन ल हुन्छ त्यसो भने हुन्छ दाजु राखेँ अहिले अहिले चाहिँ कहाँ हुनुहुन्छ तपाईँ ए हुन्छ हुन्छ भरे नभने दाजुभाइ बसेर सल्लाह गरौँ न ल ल ल हुन्छ त्यसो भने राखेँ है दाजु हुन्छ